अहिले त संसार पुरा परिवर्तन भएको छ पहिलाको जस्तो जमाना छैन अहिले पहिला पो अब बत्तीहरू थिएन मोबाइलहरू थिएन त्यति बेला त अब केही थिएन चिठीको भरमा चिठीमा हर बात पुग्थेन त्यति बेला अहिले त सबै कुरोकै अहिले त सबै कुरोकै सुबिस्ता छ अहिले त उयो ऊ यसको ऊ यसमा पुरा सजिलो छ अहिले त ग्यास चुलाहरू छ अहिले त दाउरा खोज्नु पर्दैन सबै कुरो सजिलो छ गाडी घोडाहरू सजिलो छ अहिले पहिले त गाडी घोडा थिएन हिँडेर भारी बोकेर हिँड्नु पर्थ्यो अहिले त गाडी घोडा घर घरमै छ हिँड्नु पर्दैन अहिले त गाडी घोडामै हिँड्नु पर्छ अहिले त नेटको जमाना छ अहिले त पैसाहरू यो गर्ने पनि सबै नेट चलाएर नेटमै जो यसमै नेटमै मोबाइलमै जाइहाल्छ आउनु मोबाइलमै आइहाल्छ अहिले पहिला जस्तो जमाना छैन अहिले त बिजुली बत्तीहरू घर घरमै छ पहिलाको जस्तो ढिब्री बत्ती बाल्नु पर्दैन मटितेल पनि महँगो त्यति बेला त अहिले त मटितेल बाल्नु पनि पर्दैन अहिले ढिब्री बत्तीहरू बाल्नु पर्दैन अहिले त बिजुली बत्तीले सजिलो छ